अब कालिम्पोङ जिल्लामा विकासको चुनौतीहरू चाहिँ अब प्रायः यस्तै छ यातायातको असुबिधा है रेलवे र बिमानस्थलको अभाव अन्त अब कतिपय गाउँहरूमा अब सर सहरसँग जोडिने जुन चाहिँ बाटो हुन्छ त्यो अब बनिएकै छैन र कतिवटामा भर्खरै बनिँदैछ त्यसरी नै अब कतिपय गाउँहरू गाउँ बस्तीहरूमा यो विद्युतको सुविधाहरू पनि पुगेको छैन कतिमा भर्खर पुग्दैछ त्यसमाथि अब अझै बर्खामासमा त के भन्नु अब धेरै जस्तो ठाउँहरूमा पैह्रो जाने गर्छ त्यसले गर्दा अब यातायात खेतीपातीहरू धेरै नै नोक्सान हुन्छ र अझै अहिले अब राजनीतिक पार्टीहरू धेरै छन् माथि अब पाहाडमा र यी राजनीतिक पार्टी र अब त्यसको ति पार्टीको नेताहरू प्रायः विकास गर्न छोडेर आफ्नो गोजी भराउनपट्टि होडबाजी लागेको देखिन्छ र पाहाडमा चाहिँ अहिले अब भ्रस्टचार र वेरोजगारी निकै नै बढेको जस्तो मलाई लाग्छ र अब अवसरको कुरा गर्दा चाहिँ अब हाम्रो कालिम्पोङ जिल्ला चाहिँ अब कृषि उत्पादन अन्त स्थानीय हस्तशिल्प अनि पर्यटन हरूको लागि चाहिँ त्यही त अब असल ठाउँ मानिन्छ र अब यसैलाई नै बडी मात्रामा जोड दिएर मानिसले अब मानिस अनि आफ्नो जिल्लाको विकास र वृद्धि गर्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ